तपाईँले पेन्टिङ मनपर्छ भन्नुभयो होइन अन्त पेन्टिङ गर्दा अब धेरै प्रकारको कलर हुन्छ ब्रसहरू धेरै प्रकारको हुन्छ त अब कलरमा चाहिँ कलरमा चाहिँ तपाईँले कुन चाहिँ अब त्यो फेब्रिकमा भयो कि त तपाईँको स्केचमा भयो कि त अब मार्कर्सहरूमा भयो कुन चाहिँ चाहिँ कम्पनी चाहिँ तपाईँ अब अलिक रुचाउनुहुन्छ